हाम्रो गाउँमा पोलियोदेखि जोगाउन लागि मानिसहरूले आफ्नो नानीहरूलाई पोलियोको ड्रप खुवाउने गर्छन् अब पहिला हेरी चाहिँ अहिले धेरै सजिलो छ पोलियोको ड्रपहरू किनकि पहिला भने हामी टाढो जानुपर्थ्यो सहरतिरै जानुपर्थ्यो पोलियोको ड्रपको लागि अहिले चाहिँ यहीँ अब हेल्थ क्याम्पबाट आउनुहुन्छ पोलियोको लागि एभ्री विक भनौँ न अब हर सात दिनपछि आउनुहुन्छ अनि जहाँ जहाँ अब जुन जुन गाउँमा जानु सक्नुहुँदैन वहाँ आफ्नो टिमहरू पठाउनु हुन्छ र अब घर घर गई नानीहरूलाई उयो गर्दै पोलियोहरू खुवाउनु हुन्छ र यसरी नै डेप्लपमेन्ट हुँदैछ तर अहिले ए धेरै नै सजिलो भएको छ हाम्रो गाउँमा किनकि यहीँ अहिले खोलिराख्नु भएको छ र सजिलो छ नानीहरूलाई अहिले पोलियो दिनु लागि